इलेक्ट्रोनिक्स दोकानबाट है तपाईँ

हजुर मैले अस्तिको हप्ता तपईँकोबाट सामानहरू लगेको थिएँ इलेक्ट्रोनिक्स सामान म त्यहाँ जज बजारबाट आएको थिएँ नि बहिनी अँ त्यही त यो एक हप्ता भएको थियो हेर्नुहोस् न पुरा बिग्रिएर नि यो बल्बहरू फ्युज भएर अन्त तारहरू पनि यो जलेको जस्तो भएर हजुर तपाईँले यो राम्रो हुन्छ भनेर त्यही दिनु भएको थियो नि मैले सबैभन्दा राम्रै दिनुहोस् भन्दै भनेको थिएँ हजुर तपाईँले मान्छे पनि पठाइदिनु भएको थियो नि फिटिङ गर्नु तपाईँहरूकै मान्छेहरूबाट हजुर हजुर त्यही त राम्रै भएन र नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर पाँच दिन मात्रै भयो त अस्तिको हप्ता त हो त्यो मेरो पुरानो पनि होइन नि नयाँ फिटिङ गरेको हो नि मैले नयाँ बनाउँदै गरेको घरमा हो नि

होइन दाजु यस्तो कि सबै बिग्रे सिटिङ रुम बेड रूमहरूको चै राम्रै छ हो अन्त किचन किचन भयो यता वासरुमको भयो त्यो चाहिँ बिग्रिएको छ हौ अन्त उता एउटा एक्स्ट्रा रुम छ हो गेस्ट रुमको त्यो चाहिँ बिग्रियो हौ बेड रुम र सिटिङ रुमको चाहिँ राम्रै छ बल्बहरू पनि एकदम राम्रै छ हो स्विचहरू पनि अन्त यता किच भएन त अब यहाँ किनभने तपाईँकै त्यो प्याकिमै आएको थियो नि त हजुर हजुर एङ्कोरकै छ हजुर होइन म त अब त्यस्तो चिन्दिन तपाईँहरूले पठाइदिनु थाहै छ भनेर जोड्नु लाएँ एउटा काम गरौँ न दाजु यसो गरिदिनुहोस् बरु तपाईँको स्टाफले मिल्दैन होला हो चेक गरिदिनुहोस् न त्यो के हो भनेर कि अन्त त्यसो गर्दा चाहिँ सामान नै चेन्ज भएको हो कि हजुर हजुर होइन तपाईँ आइदिनु भयो भने चाहिँ राम्रो हुन्छ नि त स्टाफको चाहिँ अलिक भर लागेन कि मलाई किनभने पहिलाको पालि चाहिँ तपाईँले गरिदिनु हुँदा चाहिँ राम्रै थियो हो हामी पहिलाको हजुर हजुर हजुर हुन्छ यसो गर्छु नि त तपाईँलाई एकताल फोटो खिचेर नि पठाइदिन्छु नि ल भिडियो पनि बनाइदिन्छु यस्तो हुँदैछ भनेर किचनको र वसरुमको र एउटा गेस्ट रुमको मात्रै प्रब्लम भएको अरू त सबै ठिकै छ हजुर आइदिनुहोस् है भोलि ल म पर्खिरहन्छु हवस् दाजु राखेँ अहिले